हाम्रो क्षेत्रमा त कला विद्या विद्यालयहरू त धेरै कम्ती नै छ तर छ एक दुइवटा छ त्यसमा चाहिँ एउटा कुनै पनि चिज सयपत्री भन्ने छ त्यसमा चाहिँ तपाईँको हार्मोनियमहरू लिएर सिङ्गिङ पार्टिकुलर भोके भोक्याब भन्छ भन्छ होला त्यसलाई चाहिँ त्यो गराउँछ अनि आर्ट क्लास पनि छ त्यसमा चाहिँ कसैको चित्रहरू के के इत्यादिहरू सिकाउँछ नानीहरूलाई त्यो हाम्रो जगामा चाहिँ धेरै कम्ती नै छ दुई तिनवटा चाहिँ छ होला